हजुर मैले धेरैपल्ट आफ्नो कम्फर्ट जोनभन्दा बाहिरको नृत्य शैली पनि सिक्ने सिक्ने र प्रदर्शन गर्ने अवसर पनि पाएको छु मैले सानैदेखि आफ्नो आमालाई सिकर चाहिँ आफ्नो नृत्यलाई चाहिँ अगाडि बढाएको हो र आमाले नै मलाई सिकाउनु हुन्थ्यो र पछाडि पछाडि स्कुल्सहरूमा पुगेँ त्यसपछि स्कुलदेखि बाहिर बाहिर जानु थालेँ अझै धेरै प्रकारको नृत्यको बारेमा जानकारी हुँदै गयो नलेज हुँदै गयो धेरै भाषाहरूमा पनि आफ्नो नृत्यको प्रदर्शन गर्दै गएँ